मेलामाको सम्झनाहरू छ नि थुप्रै मेलाहरू लाग्छ अहिले पनि हाम्रो ठाउँमा मेला लागिरहेको छ तर के गर्नु पहिलाको जस्तो मेला अहिले छैन पहिलाको मेलामा त हामी केटाकेटी हुँदा त सानसानो खरको घरहरू हुन्थ्यो के केहरू बेच्न ल्याउँथ्यो ठुङ्ग्रो जाँडको ढुङ्ग्रोहरू बेच्न ल्याउँथ्यो कोदोको पिठोहरू के केहरू बेच्न ल्याउँथ्यो हामी डुल्नु जाँदाखेरि घट्टाहरू हुन्थ्यो अहिले त त्यो सबै छैन अहिले त लाग्छ नि मेला त तर खै के हो रोटेपिङ भन्छ माथि माथि पुर्याउँछ नौका अरे झकाल र झुकुल पारेर मान्छे लडेर गर्छ अहिले पनि छ मेला त तर पहिलाको जस्तो हामी केटाकेटी हुँदा जस्तोको त अहिले त कुनै पनि छैन सबै परिवर्तन भएको छ डान्सहरू पहिला त मादल बजाएर उयोहरू बजाएर हारमोनी दुकी तबेला बजाएर डान्सहरू गर्थ्यौँ हामी मसिनो हुँदा अहिले त डिजे लगाएर गर्छ हामी त बुझ्दैनौँ पनि त्यस्तो त के हो के हो अहिले भिन्नता छ मेला त लाग्छ नि अहिले राम्रो आउँदैन लाग्दैन हामीलाई त अहिलेको मेला त अगाडि हामी बालखा हुँदाखेरिको मेलाहरू मात्रै मनपर्थ्यो अहिले त राम्रै लाग्दैन हो म त मेला बारेमा त